हेलो तपाईँ त्यो जुत्ता दोकानबाट बोल्नु भएको ए मैले तपाईँको नाम पनि अनि तपाईँको अब त्यो सप दोकानमा पनि मैले थाह पाएको थिएँ कि राम्रो राम्रो जुत्ताहरू पाउँछ अरे नि हो मैले यहाँ होइन मेरो यहाँ थुप्रो मान्छे आफ्नो मान्छेहरूले थुप्रो राम्रो राम्रो जुत्ता ल्याएछ कि ठन्डा महिनामा लगाउने डिस्का अब जुत्ताहरू चाहिँ कस्तो कस्तो छ तपाईँकोमा उम् नानी नानीहरूको लागि पनि मेरो मेरो हस्बेन्डको लागि पनि चाहिएको थियो नौ नम्बर लाग्छ नौ नम्बरको त फेरि ठुलो हुन्छ नि त जुत्ताहरू पाउँछ के हजुर हुन्छ जुत्ताहरूको प्राइस चाहिँ कसरी हुन् कसरी छ अन्त होइन पहिला अब कन्फर्म गरेर हामी त्यहाँ आयौँ भने चाहिँ अब सजिलो हुन्छ मेरो आमाको लागि पनि हो नानीको लागि दुई तिनवटा अब स्कुले जुत्ताहरू पनि लान्छु तातो हजुर हजुर ए

हजुर हजुर नानीको स्कुलले जुत्ताहरू पनि सबै पाउँछ मतलब क्याम्पिसहरू चाहियो स्कुले ब्ल्याक जुत्ताहरू पनि चाहिएको छ हो यसो घुम्नु जाने बेलामा अब हजुर तातो तातो जुत्ताहरू चाहिन्छ है तर सक्सहरू पनि चाहिन्थ्यो सेन्डलहरू पनि छ हिल जुत्ताहरू हजुर हिल जुत्ताहरू पनि चाहिएको थियो दाम चाहिँ कति हो नि हौ सेन्डल जुत्ताहरूको चाहिँ अलिअलि बताउँदै गर्नुहोस् न हजुर म हुन्छ म चार साढे चार सौसम्मको चाहिँ लान्छु अनि अलिक तातो तातो राम्रो क्वालिटीको छ भने चाहिँ म पाँच सौसम्म लगाएर पनि ल्याउँछु नि तर अब सबै जुत्ताहरू ल्याउँदाखेरि चाहिँ अब नभएको पनि हुन्छ पाँच छ जोडी हो डिस्काउन्ट गरिदिनुहोस् न ल

हजुर मैले पनि सुनेर नि आएको नि सोधेको नि हुन्छ एकदम तातो तातो चाहिन्छ है मलाई चाहिँ हजुर अन्त केटाहरूको चाहिँ कसरी छ है